हेलो हजुर सुन्नुहोस् न सब्जी दोकानबाट बोल्नुभएको है तपाईँ ए मलाई यो बिहाको लागि उयो सब्जीहरू चाहिएको थियो कि घरमा बिहा छ नि त हो अन्त भाइको बिहा छ अन्त अलिक सब्जी भन्दा पनि सब्जी फलहरू चाहिएको थियो तपाईँकोमा हुन्छ होला अहिले सिजनको सब्जी फलहरू हुन्छ है फलमा चाहिँ पहिला चाहिँ यो एप्पल कति गरेर छ होला हौ अहिले तपाईँकोमा एक सौ बिस है भनेपछि पाँच दस पाँच दस किलो त चाहिन्छ अलिक कम्ती गरिदिनु हुन्छ होला नि त नि मिलाइदिनु हुन्छ होला नि अलिक ज्यादा लियो भने ए पल्लामा अलिक कम्ती हुन्छ है ए हुन्छ एप्पल चाहिएको थियो त्यहाँबाट अन्त अरू त मौसमी हो मौसमी त कति गरेर त्यही सत्तर अस्सी साठी त्यस्तै होला हजुर त्यो पनि अलिक कम्ती गरेर मिलाइदिनु होस् कि अन्त फलमा त्यस्तो तर अरू त केही चाहिँदैन अन्त अरू त केही चाहिँदैन सब्जीमा चाहिँ नि बन्दकोपी हुन्छ होला है तपाईँकोमा छ होला है अहिले कस्तो राम्रै छ बन्दकोपी राम्रो छ है कति गरेर छ किलो ए हुन्छ हुन्छ त्यसो स बन्दकोपी पाँच किलो लेखिदिनु होस् हो म भन्छु कि तपाईँ लेखिदिई राख्नुहोस् न ल म बादमा आएर लिएर जान्छु नि ल अन्त त्यहाँबाट बन्दकोपी भयो हो आलु पनि छ होला नि आलु कस्तो उयो उयो छ होला तपाईँको भुटानको आलु छ होला फोर्टी फाइभ गरेर है चालिस गरेर लगाइदिनु नि ल म पाँच किलो लग्छु नि अन्त हजुर अन्त त्यहाँबाट आलु भयो अन्त बन्दकोपी भयो है अन्त सिमला मिर्च पनि चाहिएको थियो सिमला मिर्च हजुर सिमला मिर्च र पनिर पनि लगौँ भनेको तपाईँकोमा छ होला नि पनिर पनि हुन्छ हुन्छ पनिर पनि लिएर जान्छु सिमला मिर्च र पनिर चाहिएको त्यो अन्त सुन्नुहोस् न तपाईँको त्यहाँ दोकानबाट डेलिभरी चाहिँ हुन्छ पठाइदिनु हुन्छ कि लिन आउनुपर्छ हजुर हजुर ए कोही आउँछ होला नि त है भाइहरू कोही आइदिन्छ होला नि त ए हुन्छ हुन्छ डेलिभरी भयो भने पनि राम्रो पनि अरू जग्गा पनि जानु थियो कि मलाई यसो सजिलो पनि हुन्थ्यो अन्त अरू के के छ होला हौ सब्जी भनिदिनु होस् न एक दुईवटा मैले त के लिऊँ लिऊँ भयो कि हजुर हजुर ए ए बिन सिबी पनि छ है बिन सिबी कति गरेर छ होला हौ हन्ड्रेड गरेर छ है ए त्यसो भए हजुर ए हुन्छ हुन्छ हुन्छ त्यसो भए म हेर्छु कि के कसो हुन्छ हो म आएर पनि हेर्नुपऱ्यो नि त कुनै अब त्यहाँ यसो लिनुपऱ्यो भने पनि त्यहाँबाट पनि म लिन्छु नि त ल अहिले चाहिँ यति लेखिदिनु होस् कि अन्त मलाई हुन्छ भने चाहिँ डेलिभरी गरिदिनु होस् बादमा म त्यसै न आउनु त आउँछु बादमा भोलितिर आउँछु होला आएर चाहिँ म तपाईँलाई भन्छु नि अरू केही अझै मैले लिनुपऱ्यो भने चाहिँ ल अन्त सुन्नुहोस् न तपाईँहरूकोमा नि त्यो के अरे क्याप्सिकम नै त्यो रातो वाला हुन्छ नि रातो पहेँलो वाला त्यो राख्नुहुन्छ त्यो छ है त्यो त कम्ती होला है अर्डर गऱ्यो भने त अलिक ल्याइदिनु हुन्छ होला हजुर अन्त मिक्स्ड स्यालड बनाउने कुरा छ कि अन्त यसो मजाको देख्छ भनेर नि अलिक कलरफुलमा हुन्छ म म त्यसो भए आएर अहिले अहिले बरू आउँछु कि डेलिभरी नगरिदिनु होस् आएरै म तपाईँलाई अर्डर पनि दिन्छु अन्त यसको सबै सामानहरू लिएरै आउँछु नि त ल हुन्छ हुन्छ हुन्छ हुन्छ ल थ्याङ्क्यु हुन्छ